मेरो दोस्रो प्रडक्टको नकारात्मक समीक्षा भन्नुपर्दा चाहिँ फ्यानमा रहेको छ र मैले केही समयअघि मात्रै अनलाइनबाट क्रम्टमको फ्यान अर्डर गरेकी थिएँ र यसलाई सही रूपमा घरमा ल्याएर जडान पनि गरेँ तर आज कति पनि समय नपुग्दै यस फ्यानको आवस्था एकदमै खराब भइसकेको छ यस फ्यानबाट आवाज पनि आउन थालेको छ यसबाट हावा पनि एकदमै कम आउन थालेको छ गर्मी मौसममा विशेष गरी झन् धेरै हावा चाहिने बेलामा अहिले आएर यसले एकदमै कम हावा फ्याँक्न थालेको छ यसले बत्तीको बिल पनि धेरै मात्रामा उठाउँदैछ र अहिले आएर त यो फ्यानले हावा नै फ्याँक्न पुरै बन्द भएको छ र मैले कतिपल्ट इलेक्ट्रिसियनलाई ल्याएर यसलाई जाँच पनि गर्न लगाएँ तर यसलाई यसमा चाहिँ विशेष फ्यानमा नै खराबी देखियो र तपाईँहरू सबैलाई विशेष आग्रह वा सूचना छ कि जतिसक्दो अनलाइनबाट कुनै पनि प्रडक्ट खरिद नगर्नुहोला राम्रो ब्रान्ड हो भन्दै त्यो ब्रान्डको प्रलोभनमा फँसेर धेरै पैसा खर्च नगर्नुहोला र कुनै पनि प्रडक्ट अनलाइनबाट किन्नअघि चाहिँ त्यस प्रडक्टमाथि ग्राहकहरूले गरेका जति पनि समीक्षाहरू छन् ती समीक्षाहरूलाई एकपल्ट अवश्य हेर्नुहोला